गाउँमा चाहिँ अब यसो गेमहरू खेल्नाले चाहिँ खेलकुदले चाहिँ धेरै रुचि हुन्छ हो र यसमा खेल्यो भने अब सबै गाउँको मानिसहरूलाई पनि राम्रो हुन्छ हो र खेल्नाले अब गाउँमा आफ्नो नानीहरूले पनि सिक्छ धेरै फाइदा पनि छ अब कुनै गेमहरू अब आफ्नै मान्छेले सिकेको छ भने पनि अब नानीहरूले पनि धेरै सिक्दैजान्छ धेरै फाइदा पाउँछ र धेरै नानीहरू पनि अलि फुर्तिलो हुन्छ र उनीहरूलाई आफ्नो जिउ शरीर पनि उनीहरूको राम्रो हुन्छ र एक्ससाइज पनि हुन्छ जिउ शरीर पनि फुर्ति हुन्छ बिहान पनि एकदमै छिटो उठ्ने बानी हुन्छ र खेलमा रुचि भयो भने गाउँकोहरूलाई पनि एकदम गाउँमा कुनै एउटा फुटबलको कुनै गेमहरू खेलायो भने धेरै फाइदा पनि छ र धेरै मानिसहरू आएर देख्छ पनि र गाउँमा सिक्छ पनि नानीहरूले पनि हो यस्तो कुरोले यस्तो हुँदोरहेछ भनेर अलिकति नानी नानीहरूमा अलिकति परिवर्तन हुन्छ हो र धेरै फाइदाहरू पनि छ अब फुटबल गेम अब सबै गेम खेलले पनि त्यो गाउँमा पनि एउटा राम्रो कुरो हो सबैले सिक्छ नानीहरू पनि राम्रो हुन्छ र हो धेरै फाइदाहरू पनि छ अब यसमा गेमले गर्दा चाहिँ अब खेलकुदले गर्दा चाहिँ अब नानीहरू पनि अब अरू कुरोतिर अब नराम्रो कुरोपट्टि जाँदैन एउटा राम्रो राम्रो भएर जान्छ भोलिको दिनमा कुनै राम्रो जग्गामा आफ्नो पहिचान बढाउन सक्छ हो उहाँहरूले हो यसरी खेलेर खेलकुदले चाहिँ अब गाउँमा धेरै खेल्नाले धेरै फाइदाहरू पनि छ खेल फाइदा पनि हुन्छ राम्रो पनि हुन्छ र गाउँ सहर गाउँमा पनि राम्रो देख्छ पनि हो गाउँलेहरूले यस्तो कुरो गरेको र राम्रो खेलेछ र गर्व पनि लाग्छ आफूलाई गाउँमा धेरै फाइदाहरू छ